हेलो हेलो गुड मर्निङ हजुर हजुर हजुर के विषयमा होला हजुर खेतीपातीको हजुर भन्नुहोस्

हजुर ए अहिले त तपाईँको के भन्नुहुन्छ भने हाम्रो यो बस्ती एरिया पानी भएकोमा चाहिँ हामी धानलाई गर्दैछौँ हो धान अँ धान मकै कोदोमा चाहिँ अहिले प्रायः जसो कृषकहरूले यहाँनिर गरिरहेको छ यो उत्पादनले चाहिँ के गर्छ भन्दा यो टोटली अर्ग्यानिक भएको कारणले गर्दा यसमा कुनै पनि हानिकारक कुराहरू छैन यसै कारणले गर्दा यो उत्पादनमा चाहिँ हामीलाई राम्रो पनि छ यो कुरोले चाहिँ हामीलाई तन्दरुस्ती पनि दिन्छ अनि अर्को कुरो चाहिँ कतिपय कृषकहरूले चाहिँ साग सब्जीहरू उमारिराखेको छ यो साग सब्जी उमार्दाखेरि अहिले यसमा चाहिँ हामी कुनै पनि प्रकारको त्यस्तो सरकारी मलहरू केही प्रयोग गर्दैनौँ खालि हामी यो कम्पोस्ट कम्पोस्ट मल यो हाम्रो गाई बस्तुद्वारा बनाएको मलहरूले नै हामी सब्जीपात उत्पादन गरेर बजारमा बिक्रीबिखान गरिराखेका छौँ र यसमा चाहिँ कुनै कम्प्लेन पनि छैन हामीलाई र जे जति उमार्छौँ यो एकदमै फ्रेस हुन्छ ताजा हुन्छ र यो ताजाले चाहिँ अहिलेसम्म सबैलाई फाइदाको कुरो दिइराखेको छ हौ हजुर अहिले सबै भन्नु पर्ने त धानै हो त्यसपछि यो गहुँ जौँ चाहिँ मान्छेले रोप्न छोडिसकेको छ अर्को कुरो चाहिँ को तोरी हामी यो तोरीबाट चाहिँ शुद्ध तोरीको तेल हामी बनाउछौँ र यसको जुन सुक्खा भाग छ बोक्रा यसको चाहिँ पिना भनिन्छ जसले चाहिँ यो गाई बस्तुलाई दिएर खुबै असल भइराखेको छ र यति नै हो हुन्छ हुन्छ